गाउँको साथीहरू भयो प्रायः घरकै नानीहरूसँग गएर यस्तो मन्दिरतिर गुम्बातिर गएर भगवान्को दर्शनहरू गर्थ्यौँ त्यस्तो फुटबलहोरू हेर्थ्यौँ त्यस्तो रमिताहरू हेर्थ्यौँ गएर कस्तैतिर गएर त्यस्तो झिलतिर गएर कोही ता माछाहरू पालेको त्यस्तोहरू घुमेर गएर हेर्थ्यौँ घुम्थ्यौँ अन्त सबै परिवार नै कोही बेला जान्थ्यौँ कोही बेला सबै गाउँको साथीहरूसँग जान्थ्यौँ र आझै पनि यस्तो घुम्नु जाने हेर्नु जाने अझै पनि रहर छ तर अब कोही कोही बेला त अब भने जस्तो हुँदैन कोही बेला चाहिँ अब भने जस्तो हुन्छ साथीसँग मिल्यो भने अब भयो भने टाढो पनि जान सकिन्छ गएर घुमफिर पनि गर्न सकिन्छ र आअब आफू एक्लै जानु चाहिँ अहिलेको उयसमा अब अलिक अप्ठ्यारै लाग्छ किनभने उमेर पनि आअब अलिक भइसक्यो त्यसले गर्दा पनि अब भरे केही भइहान्छ कि भन्ने डर पनि हुन्छ साथी छ भने चाहिँ उनीहरूको साहारामा धेरै घुमफिर गर्नु मन लाग्छ